बुढोपाका मान्छेहरूले क्यारम चेस लुडो साँप सिढी तास अनि साथ साथै फुटबल पनि खेल्ने गर्छन् किनकि फुटबल खेल्दाखेरि हाम्रो जिउ शरिर फिट रहने गर्छ त्यसै कारणले गर्दाखेरि उहाँहरूले फुटबल लाते भकुण्डो पनि खेल्नु हुन्छन्